अब सन्ध्या भनेको चाहिँ अब मलाई चाहिँ जतिसम्म अब साँझमा गरिने पूजा जस्तो लाग्यो अन्त हेर्दाखेरि चाहिँ अब हप्ता पछि गरिने अब त्यस्तो खाले पूजा अब अब फिलहाल हेर्यौँ भने अब हाम्रो गाउँतिर चाहिँ मैले देख्दिनँ अब त्यस्तो खाले बाहिरतिर देख्छु अब गाउँ भित्र चाहिँ देखेको छुइनँ अब पहिलातिर हुन्थ्यो अब साँझ साँझतिर अब सत्सङ्गहरू हुन्थ्यो अब अन्त हप्ता पछि हुन्थ्यो अब सत्सङ्गहरू हुन्थ्यो घर घरमा हुन्थ्यो अन्त अहिले चाहिँ तर हुँदैन त्यस्तो अन्त अब यता अब नेटहरूतिर अब यस्तो फेसबुकहरू खोल्दाखेरि घरी घरी देख्छु हो अन्त कता कता घुम्नु जाँदा फेरि देख्छु अब त्यहाँ साँझ साँझमा अब भजन कीर्तनहरू भेला भएर सबजना मिलेर जुट गरेर गरिरहेको हुन्छ तर अब हाम्रो यतातिर चाहिँ अब पहिला जस्तो छैन अब पहिला जस्तो हुँदैन अब पूजा गर्नु परिहाल्यो नि अब बिहान गर्छ अन्त बेलुका गर्छ साँझमा त्यस्तो खाले हुन्छ अन्त त्यस्तो खाले त देखेको छैन अब खोइ